हाम्रो क्षेत्रीय ठाउँमा पाउने माछाहरूभन्दा चाहिँ असली कत्ले बुदुना अन्त यो बस्तीमा प पाल्ने माछा चाहिँ मेरो घरमा चाहिँ अहिले ग्रासकप र कमलकप पालेको छौँ यो ग्रास कप र कमल कप चाहिँ बजारमा निक्कै मि निक्कै भावमा बिक्ने गर्दछ यो ग्रासकप चाहिँ दुई सय पचास अनि कमल कप दुई सय बिस गरेर म बेच्ने गर्दछु